इन्डियामा थुप्रै मतलब पे एभएलेबल गेमहरू छ थुप्रै जसमा हामीले चाहिँ पे गर्नुपर्छ त्यहाँ नम्बर वनमा आउँछ फ्री फायर फ्री फायर फ्री फायर अनि त बिजिएम छ अनि क्लबब्युटी छ यसमा धेरै भनेको इन्कम जान्छ त्यसले गर्दा चाहिँ जुन चाहिँ फ्री फायर फ्री फायर जुन चाहिँ गेमको ब्रान्ड अथवा कम्पनी उनीहरूले चाहिँ धेरै मात्रामा इन्कम पाउने गर्छ त म पनि खेल्छु त्यस म मैले खेल्ने गेम चाहिँ फ्री फायर हो बट म म अहिलेसम्म मैले चाहिँ अहिलेसम्म पे गरेको छुइनँ अनलाइन पे गर्ने थुप्रै थुप्रैभन्दा थुप्रै गेम भइसकेको छ जस क मतलब जस जस क धेरै धेरै एमबी अथवा अहिले पुरा जिबी र एमबीमा डाउनलोड गर्ने छ त्य त्यसले गर्दा धेरै मात्रामा गेम गेम खेल्नेहरू थुप्रै हुन्छ